हेलो भाइ मैले तपाईँलाई ओलाबाट गाडी बुक गरेको थिएँ एयरपोर्ट जानुको लागि खै त अहिलेसम्म आउनुभएन एघार बजेको टाइम दिनुभएको थियो अहिले एघार बिस भइसक्यो आउनु भएन बाह्र बजेसम्म त मेरो एयरपोर्ट पुग्नुपर्ने दुई बजेको फ्लाइट हो कता हुनुहुन्छ ए तपाईँ जाममा फस्नुभयो अन्त अलिक अगाडि निस्किनु भएको भए हुन्थ्यो नि हामी त टाइममा पुग्नुपर्छ हुन्छ टाइममा यहाँ आइपुग्नुहोस् पन्ध्र मिनट बाद सम्ममा आइपुग्नुहुन्छ हुन्छ एकछिन चाहिँ म पर्खिँदै गर्छु हो त्यहाँबाट के हुन्छ फेरि नभए फोन गर्नुहोस् ल ढिलो हुन्छ हामीलाई